खाना पकाउँदा चाहिँ झटपट पाक्नसक्ने र छिट्टै पाकेर खानमिल्ने खाना पकाउन म रुचाउँछु तथापि कोही बेला केही बेग्लै खाउँ न त भन्ने मन हुन्छ र मलाई धेरै जटिल लागेको र धेरै समय लागेको रेसिपी चाहिँ चिकन बिरयानी बनाउँदा हो र यसलाई बनाउँदा हुँदै पूर्व जानकारी पनि त्यत्ति लिइएन अनि सुनेको भरमा र अलिअलि जानेको भरमा बनायौँ धेरै समय पनि लाग्यो र पहिलो चाहिँ फ्लप पनि भयो राम्रो पनि पाकेन तर पछिबाट चाहिँ सिकियो